पानीको आवश्यकता भन्नाले चाहिँ अब एकदमै अब पानीको चाहिँ अभावै हुन्छ किनभने पानीबिना हाम्रो केही पनि बन्दैन किनभने पानीले चाहिँ हाम्रो जस्तो अब फलफुलदेखि लिएर भयो विभिन्न मतलब चिजमा पनि पानी चाहिन्छ अब कपडा धुनुदेखि लिएर अब फलफुलमा लगाउनु फुलमा लगाउनु है अनि आफूले पिउनु पनि त पानी अब शुद्ध राखेको ट्याङ्कीमा जम्मा राखेकोभन्दा अब शुद्ध केको राम्रो त्यसले गर्दाखेरि पानी चाहिँ अब हाम्रो मानव जिन्दगीमा चाहिँ एकदम सबैभन्दा ठुलो कुरो चाहिँ अब पानी सी पानीकै आवश्य आवश्यकता जस्तो लाग्छ मलाई किनभने पानी छ भने सबै अरू हुन्छ पानी छैन भने अब केही कुरो हुन्न त्यसले गर्दा चाहिँ मलाई चाहिँ पानीको चाहिँ एकदम धेरै नै अब अभाव लाग्छ पानी चाहिँ मेरो लागि चाहिँ मेरो जीवनमा चाहिँ पानीको चाहिँ धेरै इम्पोर्टेन भूमिका छ किनभने पानी छ भने सबै कुरो हुन्छ पानी छैन भने केही हुन्न त्यसले गर्दा चाहिँ मलाई पानी चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मेरो लाइफमा